हेलो ए ए तपाईँ सार्प लाइब्रेरीबाट बोल्नु भएको है हजुर हजुर ए मलाई नि एउटा काठको आल्मिरा बनाउनु थियो कि तपाईँहरूकोमा कस्तो दुई पल्ले तिन पल्ले सबै बनाउनु हुन्छ है ए हजुर हजुर हजुर आल्मार आल्मिरा र भयो भने एउटा सोकेस पनि बनाउनु सोचेको है हजुर अँ त्यही भनेर दुइटा मिलाएर गरौँ न काठ कसरी छ हौ अहिलेको चाहिँ काठको अँ टिकको नै अलिक अब राम्रै लाउनु पर्यो नि त लङ लास्टिङवालै ए त्यही त त्यही टिक लगाएर नै बनाउँ भनेर चाहिँ सोचेको नि तिन पल्ले क्या आल्मिरा चाहिँ तिन पल्ले नै हजुर हजुर अँ तिन पल्ले अलिक ठुलै चाहिएको छ हजुर हजुर

हजुर हजुर

ए अँ लाउँदाखेरि त अँ होइन प्लाई चाहिँ तपाईँको अलिक मोटा खालको प्लाई लगायो भने नि हुन्छ होला पछाडि त है ए त्यही त अँ त्यही त

हजुर हजुर त्यही त मलाई चाहिएको थियो कि

ए रे रेडिमेटै राख्नु भएको छ बनाएर

हजुर हजुर हजुर तेई त हजुर हजुर होइन होइन त्यो वालमा टाँसेको होइन हजुर अलग्गै नै बनाउँ भनेको नि ए हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ एउटा आल्मिरा अनि एउटा सो हजुर कलर त बार्निस कलर नै ठिक लाग्छ हो त्यस्तै खालको हजुर हजुर हजुर अँ दुई तल्लाभन्दा त तिन तल्ला नै अलिकति सामानहरू जान्छ तिन तल्ला हजुर हजुर सुविधा हुन्छ अलिकति ठुलो हजुर ए होइन पैसा त अलिकति हजुर दुई ए ए हजुर हजुर अँ अलिकति पैसा उयो भए पनि अब तपाईँहरूले राम्रो अलि मजबुतै लिनु लिनु पायो भने अलिकति ला लामोसम्म युज गर्नु सकिन्छ नि त्यही भनेर त्यही त हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ म भोलितिर आउँछु नि आएर तपाईँलाई हेरेर रेडिमेड मन पर्यो भने रेडिमेड नभए आफ्नै हिसाबले बनाउनु उयो गर्छु अँ अँ अँ हुन्छ हुन्छ हुन्छ राखेँ है हुन्छ